हेलो भाइ मलाई रन्जितबाट बोल्नु भएको मलाई उयो चाहिएको थियो खानाहरू अर्डर गरी दिनु हुन्छ होइन अनि मलाई बिरियानी हो बिरियानीसँग चाहिँ अलिकति सलाद एक्स्ट्रा लगाइदिनु होस् हो भेज मम पनि पाउँछ होला नि है त्यो पनि मलाई एक प्लेट गरिदिनु होस् न अरू चट्नी मलाई एक्सट्रा दिनु होस् ल अनि पेमेन्ट चाहिँ म तपाईँलाई यहीँ गर्दा हुन्छ होला नि है अनलाइन पे गर्दा पनि भयो र म तपाईँलाई यहाँ आए पछि गर्दा पनि भयो नि ल हुन्छ